चुलाको आगोमा पकाएको हो मैले रोटी फरक त धेरै पर्छ फरक धेरै पर्छ भन्दा कसरी हुन्छ भने तपाईँको आगोमा चाहिँ ब्यालेन्स हुँदैन तपाईँको लेभल हुँदैन भनौँ अब अगाडि एकदम गर्मी ज्यादा घरी गर्मी कम भएको कारणले गर्दाखेरि तपाईँको धेरै फरक त हुन्छ अन्त यो आगोमा के हुन्छ अलिकिति यताउता भयो भने सेकेर डढ्ने समस्या हुन्छ ग्यासमा चाहिँ अब बराबर मात्रामा आगो लाग्नाले गर्दाखेरि त्यसमा तपाईँको अलिक सहज भएको जस्तो हुन्छ पोलेको हो तपाईँको चुलाको आगोमा मैले एकदम पकाएकै हो पकाउँदाखेरि अब तपाईँको डढाएको डढाएको पनि हो कति पल्ट अन्त डढाएकै पनि छु धेरै समयदेखि नै अब पोल्नु त पोलिन्थ्यो अहिले अहिले चाहिँ अब तपाईँको ग्यास भएको कारणले सिलिन्डर भएको कारणले गर्दाखेरि सुविधै हुन्छ पोल्नुमा